याङ्छेन यहाँ हेर न अस्ति मलाई छोरीले साडी ल्याइदिएको थियो कि बाहिर देशबाट कस्तो राम्रो रहेछ मलाई पुरा मनपऱ्यो अन्त सबैले मनपरायो हो कस्तो राम्रो तिमीले पनि ल्याउन ल कस्तो दामी साडी रहेछ लाउनु पनि सजिलो अस्ति मन्दिर जाँदा लगाएको कि सबैले मनपरायो कस्तो राम्रो राम्रो कलरको रहेछ एकदमै मनपऱ्यो मलाई त